पम्फा सारी बजारमा बेच्दैछ दामी छ कलर कलरको तिमी पनि जाऊ है किन्नुलाई ल सस्तो छ राम्रो छ किनेर ल्याऊ है मैले पनि ल्याएँ हो तिमी पनि गएर हेर है